तपाईँ एनजिओको म्यानेजर हुनुहुन्छ यो कालिम्पोङ जिल्लाको विकासमा एनजिओको के कतिसम्म भूमिका छ होला हौ तपाईँले कुन चाहिँ एनजिओ चलाउनुहुन्छ हजुर यो तपाईँले चलाउँदै गरेको एनजिओको मेन भूमिका त्यसको एउटा लक्ष्य उद्देश्य चाहिँ के हो ए तपाईँको ग्रुपमा अहिले कतिजना जस्तो मेम्बर होला ए धेरै राम्रो कामहरू समाज सेवाहरू गर्नु हुँदैरहेछ तपाईँहरूले होइन यसमा तपाईँहरूलाई एकदमै मनबाटै शुभकामना छ अब गर्दै गर्नुहोस यस्तो राम्रो कुराहरू कोही बेला हामी पनि तपाईँहरूको जग्गातिर आइपुग्छौँ आइपुग्छौँ होइन हस् त हस् त धन्यवाद तपाईँलाई एकदमै शुभकामना छ हस् हस् त धन्यवाद राखेँ